हेलो बाख्राकोटको मोहन दाइ बोल्नुभएको मैले भर्खरै हजुरको होटेलबाट खाना मगाएको थिएँ दाल भात सब्जी पापड अनि पानी मगाएको थिएँ तर म इमर्जेन्सी कहीँ बाहिर जानुको कारणले गर्दाखेरि चाहिँ म यो खानालाई क्यान्सल गर्नु चाहन्छु र क्यान्सल गरिदिनुहोस् है मेरो खानालाई